मेरो संस्कृतिमा मुख्य पेसा चाहिँ हो म इन्सट्रुमेन्ट बजाउँछु सङ्गीत क्षेत्रमा छु र सङ्गीत क्षेत्र चाहिँ यस्तो हो कि अब सबैले मन पराउने हो सङ्गीत क्षेत्र र सङ्गीत क्षेत्रमा हामीले हरेक कुरोहरू हामीले यसमा संस्कृति जगाउन सक्छौँ हामीले गान भजनहरू गर्न सक्छौँ भजनहरू पनि गर्न सक्छोँ र यो संस्कृति क्षेत्रमा चाहिँ हामीले आफ्नो जाति आफ्नो माटोलाई पनि बचाउन सक्छौँ र हामीलाई यही संस्कृति पेसामा हामी छौँ अहिले हामी यही संस्कृतिले गर्दा हामीलाई पेट पालन पनि भइरहेको छ यही हामीले सङ्गीत क्षेत्रलाई यो संस्कृति मुख्य पेसा नै हाम्रो सङ्गीत हो र सङ्गीतलाई हामीले अगाडि बडाइराखेका छौँ र हामीले संस्कृतिमा पेसामा हामीले हामीले आफ्नो म्युजिकल ब्यान्डहरू पनि खोलेका छौँ र आफ्नो म्युजिकल ब्यान्डहरूलाई लिएर हामी कहाँ कहाँ हामीले गइराखेका छौँ हामीलाई हामीले यसलाई सङ्गीत क्षेत्रलाई हामीले त्याग्नु पनि हुँदैन र हामीले आफ्नो सङ्गीत क्षेत्रमा के रे आफ्नो अब आउँदो जेनेरेसनको लागि पनि हामीले आफ्नो संस्कृतिहरू जोगाउनु पर्छ आफ्नो संस्कृतिमा आफ्नो जातमा जातिलाई पनि अगाडि बडाएर लानु पर्छ र मलाई त यो सांस्कृतिक पेसामा नै एकदमै मन भिजेको छ र संस्कृति पेसामै हामीले अगाडि बडेर गइरहेका छौँ र संस्कृति संस्कृतिमा हामीलाई यो पेसामा हामीलाई यो संस्कृतिमा हामीलाई आफ्नो तन मन धन दिएर हामीले अगाडि बडाइरहेका छौँ र संस्कृति नै बाँचे जाति पनि बाँच्छ भन्ने एउटा उखान छ र हामीले यस संस्कृतिलाई हामीले अगाडि बडाएर लाने छौँ हामीलाई संस्कृतिले नैँ बचाइराखेको छन् र मेरो हामीले जति पनि यो संस्कृतिलाई हामीले संस्कृतिलाई हामीले जति पनि हामीले आफ्नो जाति आफ्नो माटो हामीले दिएका छौँ म त बजाएर गीत गाएर हामीले जति पनि हामीले दिएको छौँ यो संस्कृतिलाई हामीले अगाडि बडाएर लगेका छौँ र हामीले यस संस्कृतिलाई बचाउनु पर्छ र हामीले यो संस्कृतिलाई जोगाउनु पर्छ र हाम्रो आउने पिँढीहरूलाई पनि संस्कृतिमा हामीले कतिवटा ज्ञानहरू दिनु पर्ने छ ज्ञानहरू उहाँहरूलाई दियो भने अगाडि बडेर जाने छन् र संस्कृतिलाई हामीले लत्याउनु हुँदैन संस्कृतिलाई हामी एकदमै हामीले जोगाएर राख्नु पर्छ र मेरो पेसा यो संस्कृतिमा चाहिँ मैले वाद्य बादनमा मैले मैले पेसा मेरो पेसा नै यही हो र अहिले संस्कृतिले नै मलाई पेटपालन भइरहेको छ म संस्कृतिलाई म भुल्न सक्दिनँ संस्कृतिलाई म अगाडि बडाएर लानेछु संस्कृतिलाई आफ्नो सम्झिनेछु संस्कृतिलाई म सधैँ मानेर ल्याउँदै छु र संस्कृति बाँचे जाति बाँच्छ भन्ने हाम्रो एउटा भनाइ छ